अब अहिलेको उयसमा चाहिँ हाम्रोमा है रेडियो एफएमहरू चाहिँ हुँदैन है किनभने अब अहिले त त्यस्तो छैन अहिले त टिभीहरू हुन्छ उहिले पहिला पहिला त अब आफ्ना आमा बाबाहरूले चाहिँ अब रोडियोबाट एफएमहरूबाट न्युजहरू के केहरू सुन्नुहुन्थ्यो है अहिले चाहिँ त्यो छैन र अहिले चाहिँ म टिभीहरू हेर्छु टिभीमा चाहिँ अब जस्तै म मलाई मनपर्ने उयो चाहिँ बिग बोस हो म चाहिँ बिग बोस हेर्छु बिग बोसमा चाहिँ अब धेरै ठुलो ठुलो सेलिब्रिटीहरू आउनु आउँछ होइन बिग बोस चाहिँ अब साठी दिनको हुन्छ अब साठी दिनभित्र चाहिँ अब त्यहाँभित्र अब कोही मन मिल्ने नमिल्ने के कस्तो छ मान्छेको व्यवहार अब के छ कस्तो छ त्यो विषयमा चाहिँ अब सबै कुरो नै अब थाहा हुन्छ है अब कसले कसलाई के भनिरहेको के कसो गरिरहेको विचारहरूमा चाहिँ थाहा हुन्छ त्यही मलाई बिग बोस चाहिँ मलाई धेरै नै मनपर्छ